दाजु म हजुरको क्याब बुक गरी साथीहरूसँग पर्सिको दिन टाइगर हिल जाने एउटा सानो सोचेको थिएँ है दाजु अब तपाईँ खाली हुनुहुन्छ भने र जानुहुन्छ भने मलाई हजुरको भाडा कति पर्छ त्यो भनिदिनु पर्यो अन्त अब हामी कति बजी जान्छौँ भने बिहान हामी साढे तिनको छ टाइम अन्त हामी चोक बजारबाट चढ्छौँ अन्त हामी त्यो टाइगर हिल घुमिसकेर अरू अन्य ठाउँहरू पनि साइड सिन गरौँ भनेर सोचेको थिएँ र त्यसको पनि भाडाहरू कति लाग्छ भनिदिनु पर्यो है